मलाई म चाहिँ मलाई शिक्षिका हुने नै विशेष गरी अब इच्छा थियो र म अहिले घडी हाल सिङताम प्राथमिक पाठशालामा चाहिँ कार्यरत छु र मैले चाहिँ अब म शिक्षिका भएको कारण चाहिँ हामीले चाहिँ सबै विषयहरूलाई पढ्नु पर्ने पढाउनु पर्ने हुन्छ किनभने एउटा शिक्षिकाको भूमिका भनेको एउटै विषयमा मात्रै केन्द्रित गर्नु होइन र सबै विषयलाई नै म विशेष गरी एकदमै पढाउने गर्छु र अरू अब अन्य सब्जेक्टहरू पनि दियो भने म त्यसलाई अवस्य नै पुरा गरेको हुनेछु